हेलो भाइ हेलो भुवन भुवन भाइ ए म दिपक दादा बोलेको ए दिपक दादा कि हामी हामी दार्जिलिङ जानेवाला थियौँ नि भाइलाई मैले भनेको थिएँ नि है अस्ति है ए हजुर त्यो चाहिँ अलिकति क्यान्सेल भएछ हो अनि त अन्त हामी त ए हजुर हजुर भाइ क्यान्सलै भएछ त्यो त्यो दिन चाहिँ अफिसै छुट्टि रहेछ भाइ कि अनि त कुनै नेक्स्ट टाइम जाउँ न है हजुर हजुर त्यो दिन चाहिँ छुट्टी नै रहेछ अफिस कि हजुर अनि मैले भाइलाई त्यो पैसा पनि दिएको थिएँ एडवान्स ए हजुर त्यो पैसा चाहिँ मलाई मलाई जिपेमा उयो ब्याक गरिदिनुहोस् न रिफन्ड गरिदिनुहोस् न ल ए हजुर हजुर छिट्टै गरिदिइहाल्नुहोस् न एकदमै सरी सरी सरी है ल भाइ नेक्सट टाइममा म फेरि भन्छु नि भाइलाई है हजुर हजुर नेक्स्ट टाइम फेरि भन्ने नै हो भाइलाई हुन्छ भाइ हुन्छ हुन्छ हुन्छ जिपे नम्बर त्यही त्यही हो त्यही हो मेरो नम्बर त पनि त्यही हो हजुर जीपेमा गरिदिनुहोस् हजुर हुन्छ हुन्छ